र यता हेमिल्टन बजारमा म अस्ति आएको थिएँ आइतवार र म त्यस कुर्ता किन्न गएको थिएँ तिन सय रुपियाँमा र त्यो कुर्ता किनेर तब त एकदम राम्रो थियो कपडा पनि राम्रो लागेको थियो र मैले जब लगाएँ तर तर लगाएर चाहिँ अनि त्यहाँदेखिको मैले हेरेँ कि तब तब त्यहाँको लगाइसकेर त लुगा त एकदम फाट्यो कपडा नै एकदम नराम्रो के भन्छु कस्तो फाटेर कस्तो देखियो अनि त्यहाँको अब तब त मैले राम्रै दाममा नि किनेको थिएँ अब राम्रै लागेर नै किनेको हो अब कस्तो कस्तो कपडा कस्तो कपडा चाहिँ राख्नु भएको होला उहाँहरूले अब त्यो भन्नु त पर्यो अब त्यहाँको के भन्छ अब मैले त्यत्रो दाम लगाएर किनेको हो पैसा लगाएर किनेको हो र उहाँले त्यस्तो गर्नु भयो भने त कहाँ चल्छ त्यहाँको मैले उहाँहरूलाई भनेँ भन्ने भनेको र अब आइतवार आइतवार मात्र राख्नु हुन्छ उहाँहरूले फेरि दोकान अन्त यो पालि यो आइतवार बजार चाहिँ म उहाँहरूलाई भन्छु है किनकि अब त्यसरी गरेर कहाँ हुन्छ त हामीले पनि त त्यसै फ्रिमा त लिएको होइन पनि त पैसामा त लिएको हो र त्यस्तो कपडाहरू त्यस्तोहरू कहाँ राख्नु त अन्त अब त्यहाँदेखिको हामीले पनि त पैसा लगाएर किनेको हो र अब त्यहाँदेखिको मैले किन्दाखेरि एकदमै राम्रो थियो के भन्छ के भन्छ थ्री हन्ड्रेडमा किनेको एकदम राम्रो कपडा लागेको थियो त्यहाँदेखिको त प्यान्ट प्यान्ट र कुर्ता थियो अनि त्यहाँको कुर्तातिर पनि के भन्छ पुरा फाट्यो त्यसै पनि अब के भन्छ यो मैले त्यसै युज कुन्नि के गर्दा युजहरू गर्दा गर्दा फाटेको अब किनकि अब त्यो मैले त अब के भन्छ ए लगाएर लगाउँदाखेरि लगाइसकेर के भन्छ फाटेको रहेछ मैले अब याद गरिनँ किनकि म त अब हतारमा थिएँ अब अब के भन्छ हतारमा थिएँ अब मैले त्यस्तो याद गरिनँ तर उहाँहरूले त्यस्तो फाटेको कपडा राखेर जुन उहाँहरूलाई थाहा थियो होला तर पनि मैले अब किने अब मलाई थाहा छैन तर पनि अब उनीहरूले झुट बोले किनकि अब मलाई भनेन पनि तर त्यस्तो गर्नु त काहाँ हुन्छ है जब हामीहरूले पनि त पैसा लाएर किनेको हो अब उनीहरूले मात्र त्यस्तो गरेर हुन्छ अब त्यो अब म यो आइतवार गएर भन्छु उहाँहरूलाई अब हुन्छ थ्याङ्क यु